हाम्रो गाउँमा खेल्ने खेलहरू फुटबल भलिबल र क्रिकेट हो फुटबल चाहिँ मलाई पनि साह्रै मनपर्छ र हाम्रो गाउँमा चाहिँ नाइन साइडको ग्राउन्ड छ र नौजना गरेर खेल्ने गरिन्छ दुईवटा टिम गरेर अठारजना हुन्छ त्यसमा चाहिँ एक एकजना गोलकिपर हुन्छ तिनजना डिफेन्स हुन्छ दुईजना सेन्टर हाफ् र तिनजना फर्वाडमा हुन्छ फुटबलमा चाहिँ एकजना रेफ्री हुन्छ दुईजना लाइनमेन अनि यो चाहिँ पैँतालिस मिनट पैँलातिस मिनटको खेलाइन्छ टोटल नब्बे मिनटको खेलाइन्छ